अँ भाइ कता छ हौ दोकानमा छौ कि कता छ हौ होइन हौ के अरे सब्जीहरू के के छ हौ हो नि हौ दसैँ आइ सकिसक्यो हो दसैँको लागि अलिअलि सब्जीहरू गर्नु पर्ने हो

यो यो रायो रायोको सागहरूको दामहरू चाहिँ कति कति छ हौ

अँ अँ आम्मामामा साह्रो महँगो भएन

यो के अब टमाटरहरू

होइन यो अलिक अलिक ल्याएर घरतिर पनि यसो सेलिङ गरौँ भनेको थिएँ कि मिलाएर अलिकति बेच्नुको लागि नि बेच्नु पनि खानु पनि अलिकति दसैँमा खर्च उयसको लागि पनि

अँ ल अलिक अँ बेसी टमाटर चाहिँ अब अलिक मिलाउनु पर्छ है साह्रै महँगो भयो कि

साँच्ची भन्दाखेरि इस्कुसहरू निस्के कि निस्के न हौ इस्कुसहरू

अब अलिकति मिलाएर मिलाउन है अलिकति सस्तो अलिकति अलिअलि घटाएर के गरेर हुन्छ कसो गरेर हुन्छ हामी यहाँनिर गाउँतिर पनि ल्याएर फिजाउँछौँ है त्यसको लागि नि

एक एकदमै फ्रेस फ्रेसै होला नि ए त्यो उँधोबाट ल्याएर त्यो बस्ती के अरे बजार सिलगडीतिर बाट ल्याएर बासी बनाएको त होइन होला नि ए ठिक छ ठिक छ त्यसो भए भोलि आउँछु नि म ल भोलि आउँछु कि आलिकति

ल ल हुन्छ हुन्छ हुन्छ साथी